हाम्रो कालिम्पोङको जिल्लामा हाम्रो नारीहरूले चाहिँ अब अहिलेसम्म है कति पढेर अब जाँदैछ राम्रै पढेर जाँदैछ र पढ्नेहरूलाई हाम्रो सबै राम्रै सुविधाहरू अहिलेसम्म देखिरहेको छौँ जो अब कन्याश्री भयो होइन नारी मोर्चाको एउटा मोर्चा त भएन अब त्यसमा अलिकति नारीहरू नारीहरूमा अलिकति कन्याश्री भयो लक्ष्मी भण्डारहरू भयो अहिलेसम्म उनीहरूले सुविधा पाइरहेछ र उनीहरूले पनि अलिकति यो विषयमा कति अब पढ्नेहरूले नेतृत्वहरू पनि गरिरहेको छ देखिरहेछौँ हामीले है नेतृत्व गर्नेहरूले पनि राम्रैसँगले गरिराखेको छ हाम्रो देख्नुमा राम्रैसँगले उनीहरूले गरिरहेछ हाम्रो नारीहरूले धेरै उपलब्ध पनि गरेको देखेको छु होइन अब यो एसएचजी ग्रुपमा भयो होइन अन्त त्यस्तै प्रकारहरूले नारी मोर्चाहरूले अब गरिरहेको छ